अवकाश प्राप्तपछि म आफ्नो परिवारसँग हाँस्दै खेल्दैँ दिनहरू बिताउँदै दिनहरू म व्यतित गरिरहेको छु साथै खोतीपाती पशुपालन आदिमा संलग्न रहेको छु त्यसको साथसाथै गाउँ समाजमा पनि संलग्न भएर समाजको सेवा गर्ने कामहरू म गरिरहेको छु जस्तो प्रकारले आफ्नो गाउँमा केही साल अघिदेखि नै कोभिडको समयभन्दा पहिलादेखि नै म समाजमा संलग्न थिएँ लगातार म समाजमा काम गर्दै आइरहेको छु आफ्नो गाउँको समाज साथै आफ्नो जातिको राई समाजमा पनि म संलग्न छु यहाँ पनि कुनै पनि घटना वा मरौपरौ बिहा आदि जन्म मृत्युको कामहरूमा पनि म सामिल भइरहेको छु साथै हामी अवकाशप्राप्त सैनिक हुनाले हाम्रो भूतपूर्व सैनिक एसोसिएसनमा पनि म संलग्न भएर यसरी दिनहरू बितिरहेको छ कुनै प्रकारको आपत्तिहरू त्यति खप्न परेको छैन सबैको सहमतिले गरेको कामहरू सफलतापूर्वक बितिनै रहेको छ यस्तै गर्ने मेरो आफ्नै इच्छा पनि हो अनि सबैको सहमति र समयको साथले गर्दाखेरि ती यी दिनहरू अति नै खुसीको साथ बिताउने कोसिस गरिरहेको छु